ला हो मैले त यो सेम्पो किनेको त कस्तो नराम्रो पो हो दिएछ त हौ डुप्लिकेट दियो क्या हो सबै आम्मामामा कपालमा लगाएको त कपाल चिलाएर पोलेर पो भयो त कस्तो खाले आएछ हौ यो प्रडक्ट त डुप्लिकेट दिएछ क्या हो कपालहरू झरेर मेरो त हेर आम्म अब यति नाथे यो सेम्पोले मेरो सबै केशहरू झर्दै छ पोल्दै छ चिलाउँदै छ अब डाक्टर देखाउन जाला जस्तो पो छ त म त यो सेम्पोले गर्दा म त कस्तो खाले सेम्पो दियो हौ नाथे ते त्यो सेम्पोले गर्दा मेरो अब कति खर्च हुन्छ अब म डाक्टरमा जानु पर्यो डाक्टर देखाउनु पर्यो अब डाक्टरको अनुसार दबाईहरू लेखिदिन्छ होला अब के कसो गर्नु म कस्तो खाले सेम्पो दिएछ हौ एकदम डुप्लिकेट सेम्पो पो परेछ त मलाई त बेच्नेहरू त्यस्तै रहेछ प्रडक्ट अब बेच्नेहरू पनि अब कसरी अब नानीहरूलाई पनि म त राम्रो हेर बिचार गरेर मात्रै किन है भन्छु मेरो साथीहरूलाई पनि मलाई त एकदम नराम्रो डुप्लिकेट सेम्पो आएछ यसले गर्दा मेरो बर्बाद बनायो कपाल चिलाएर पोलेर झरेर अब डाक्टरकोमा नगै भएन म त यो सेम्पोले गर्दामा